यो स्वच्छ भारत अभियान चाहिँ मोदीले दुई हजार चौधमा अक्टोबर दुई तारिख निकालेको हो होइन त्यसमा चाहिँ अब उसले मोदीले अब एक प्रकारले एक प्रकार त के अब राम्रै गऱ्यो आफ्नो देशलाई सफा क्लिन बनाउनुको लागि होइन किनभने अलरेडी इन्डिया अब मैला पल्युसन पुरा थियो होइन जब यहाँको मान्छेहरूले अब जहाँ पायो त्यहीँ मैला फ्याँक्ने अब आफ्नो इन्भाइरोमेन्ट क्लिन नगर्ने त्यो एउटा कन्सेप्टै थिएन जब मोदीले स्वच्छ भारत आयो यो अभियान यो खोल्यो त्यहाँदेखि चाहिँ मान्छेहरू पनि अवेर भयो होइन यताउता फ्याँक्नु मैलाहरू अलिकति कम्ती हुँदै गयो विशेष गरी यो मैला चाहिँ अब जो मान्छे एड एजुकेटेड छैन त्यो मान्छेले फ्याँक्छ किनभने चाहिँ एजुकेटेड पर्सन्सहरूले उनीहरूलाई याद हुन्छ नि त डस्बिनमा फ्याँक्नुपर्छ र प्रपर जग्गामा भनेर होइन तर वेरएज त्यो अनएजुकेटेडहरूले उनीहरूले जहाँ पायो त्यहीँ अब जस्तै अब रोडमा अब गाडीमा बसमा जाँदैगरेको मान्छेहरूले पनि मैलाहरू फ्याँक्छ प्लास्टिक फ्याँक्छ त्यो प्लास्टिकहरू बोतलहरू फ्याँकेर त मैला हुन्छ हाम्रो इन्डिया अन उनीहरूलाई त्यो चाहिँ थाहै छैन क्या अन्त मोदीले अब अहिले यो स्वच्छ भारत निकाल्यो होइन र पनि स्टिल अब कत्ति त्यो मान्छेले त्यही फलो गर्दैछ होइन त्यसलाई चाहिँ अब फलो अझै अब त्यो के भन्छ त्यो नफ्याँकोस् एउटा प्रपर वेमा फ्याँकोस् भनेर चाहिँ अब अझै मोदीले अब आफ्नो देशलाई राम्रो प्रो स्किमहरू निकाल्दैछ एउटा प्रोग्रामहरू राखेर होइन त्यो गर्दैछ हिल्समा पनि यस्तै मैलाहरू हुन्छ स्पेसली दार्जिलिङमा होइन कन्जेस्टेड प्लेस छ होइन त्यहाँ चाहिँ मान्छेहरूले अब जहाँ पायो त्यहीँ फ्याँकेकै हुन्छ अब याद छ अब हिल्स अब एकदम हावा रिफ्रेसमेन्ट जग्गा हो भन्छ किनभने त्यहाँ रुखहरू पुरा रोप्छ तर मान्छेहरूको मैलाहरू चाहिँ जहाँ पायो त्यहीँ फ्याँकेकै हुन्छ हो त्यो फ्याँकेर सबै टिस्टा खोलामा आउँछ त्यहाँदेखि सिलगढीको प्लेन्समा आएर त्यहाँ झर्छ होइन आ त्यसरी नै अब मान्छेहरूले फ्याँकेर आफ्नो इन्डिया चाहिँ अब एकदमै मैला बनाउँछ बनाउ बनाइराखेको नै छ अहिले चाहिँ पहिलाको भन्दा त धेरैभन्दा पनि धेरै कम्ती फ्याँक्छ धेरैभन्दा धेरै कम्ती भएको छ